हलो दावा सुनन हौ म एउटा कुरा भनूँ भनेको तिमीलाई यहाँ सुनन मैले अस्ति स्वेटर किनेको थिएँ कि एति दामी कलरको हो मलाई कस्तो मन पर्यो नि यो समरमा पनि हुने विन्टरमा पनि हुने हो समरमा पनि कस्तो राम्रो अब हुन्छ नि शीतल भएर कि कस्तो मन पर्यो मलाई त हो मेरो गाउँको डाङडुङले मलाई कहाँ किनेको कहाँ किनेको भन्दै थियो हो मैले यहाँ दोकनमा किनेको म लान्छु नि तिमीहरूलाई पनि भने हो गीता दिदीले पनि तल समिताले पनि पुरा मन पराएर कि कलर मेरै छोरीले पनि मलाई आमा मलाई दिनु नि भन्दैछ कि एकदम मन परेर कि ल तिमीलाई पनि लान्छु नि ल त्यो दोकनमा तिमीलाई पनि मन पर्यो यो कलर कस्तो नि धुँदा पनि रङहरू पनि नजाने नि सफ्ट न सफ्ट कि तिमीलाई पनि लान्छु ल हेरन सबैले मलाई कहाँ किनेको भन्दैछ कि औ ल पक्का तिमीलाई पनि लान्छु है तिमीले पनि मन पर्यो होइन ए ल ल लान्छु है